मैले अस्ति पहिलोपटक मलाइकोफ्ता बनाउने प्रयास गरेको थिएँ मलाइकोक्ताको सुरुवातमा त त्यो पनिरमा मिक्स आलु मिक्स गरेर त्यसको बल बनाउने त मेरो भयो फ्राई गरेर पनि राखेँ तर मलाइकोक्तामा त्यो मसलालाई चाहिँ अब भुटेर सिधैँ पिसेर हाल्नु पर्ने हो कि त्यत्तिकै हाल्नु पर्ने हो र त्यो क्रिमलाई चाहिँ कस्तो प्रकारले कुन टाइममा चाहिँ मिलाउनु पर्ने हो त्यसमा चाहिँ म अलिकति कन्फ्युज भएँ र अन्तमा गएर मैले यसको निम्ति चाहिँ युट्युब च्यानलमा नै गएर युट्युबबाट नै हेरेर चाहिँ त्यसलाई फलो गरेर नै त्यो रेसेपी कमप्लिट गरेँ